अहिले हालैमा भएको घटना भारतले चन्द्रमामा चन्द्रयान रकेट लन्च गरेको थियो त्यो रकेट चन्द्रमाको साउथ पोलमा ल्याण्ड भएर त्यसभित्रबाट एउटा रोबर निस्क्यो त्यो रोबर अहिले चन्द्र चन्द्रमामा घुम्दैछ भारत सबैभन्दा पहिलो देश हो जसले चन्द्रमामा साउथ पोलमा ल्यान्ड गरेको छ यसभन्दा पहिला पनि धेरै देशहरूले चन्द्रमाको साउथ पोलमा ल्याण्ड हुन कोसिस गरिएको छन् तर भारतले तेस्रो कोसिसमा नै सफल भयो भारतको पहिलो कोसिसमा भारत फेल भयो अनि दोस्रो कोसिसमा पनि भारत सफल हुन सकेन तर यो तेस्रो कोसिसमा भारत सफल भयो जस जसको कारण म धेरै खुशी छु अनि भारतीय हुनु एकदमै गर्व महसुस गर्छु